पहिलो पुरानो अब पुरानो जो चाहिँ चाहिँ अब पहिला त अब टकटके फोन थियो त्यसमा त हामीले पैसा लगाएर बोल्थ्यो पैसा टकटकेको बेला पैसा लगाएर बोल्थ्यो हामी नभएको पनि तिन सौ दुई सौ सात सौसम्म हामी सक्थ्यौँ बोलेर पुरानो छ तर बोल्नु चाहिँ पायो त्यसमा चाहिँ तर अब अहिलेको हालैमा त अब अहिले त स्क्रिनटचहरू फोन छ त्यसमा त अब नेटवर्कहरू चल्छ आफूले अब कहाँ कहाँको घटना घटनाहरू पनि हामीले त्यसमा सु सुन देख्छ पनि कहाँ के भएको छ कहाँ कस्तो भएको छ सबै त्यो ठाउँ जग्गा सबै देखाउँछ अहिलेको फोनले चाहिँ र म एयरटेल सिम चलाउँछु एयरटेल सिममा चल्नु त चल्छ नेटवर्क एकदम राम्रो छ अहिलेको फोन चाहिँ अब अहिलेको फोनमा चाहिँ अब हामी के भनौँ भने अब पैसा हाल्छौँ म दुई सौ उन्चालिस लगाउँछु तर अहिलेको हालैको फोनको उयसमा चाहिँ अब म त्यत्ति नै भन्छु एकदमै राम्रो छ किनकि क्यामरा पनि दामी स अब सबै भिडियो सिडियो हेर्नु दामी अब फेसबुकहरू हेर्दाखेरि सबै घटनाहरू त्यहीँ देख्छ हामी युट्युबमा पनि देख्छ यति चाहिँ अब यो फोन चाहिँ अब मलाई राम्रो लाग्छ